अब गाउँ ठाउँमा चाहिँ अब ग्रामीण क्षेत्रमा चाहिँ फार्मरको प्रपर्टी भनेको त्यही ल्यान्ड मात्रै हुन्छ अनि यो अब ल्यान्डको विषयमा भन्नु पर्दा चाहिँ अब जग्गा सम्बन्धी कुनै समस्या हुँदा सल्लाहको लागि मानिसहरू कोसँग यो जग्गाहरूको अब जग्गाहरूको अलिकति अब त्यो मेरो अब बा मेरो जग्गा मिच्यो तैले मेरो जग्गा मिच्यो अब हाम्रो अब त्यो जग्गा ओगटेको भनेको हामी चाहिँ मिच्यो भन्छ अनि यो समस्याहरू चाहिँ पहिला चाहिँ अब समाजमै राखेर जो अब उयो छ अलिकति प्रेसिडेन्ट सेक्रेटेरी उहाँहरूसँग कुरा गर्छ अनि आफ्टर द्याट चाहिँ को छ पञ्चायतको ल्यान्ड रिफर्मरहरू अब पञ्चायत क्षेत्रमा को छ त्यहाँनिर गएर जग्गा उनीहरूले इन्फर्म गरेर अब मिल्दै मिलेन भने चाहिँ अब पछि अबो ठुल्ठुलो अब उयोतिर पनि हुन सक्छ तर अब समाजमै मिल्ने कुरा छ भने चाहिँ अब सानो सानो झगडा मात्रै हो भने चाहिँ समाजमै मिलाउँछ अनि समाजमा मिल्नु नसकेको चाहिँ पञ्चायतमा लान्छ अनि पञ्चायतमा पनि मिलाउनु नसकेको चाहिँ अब बिडिओतिर गएर चाहिँ अब उनीहरूले आफ्नो आफ्नो के विषय छ उनीहरूले अब आफै त्यहीँनिर सल्भ गर्छ अनि अब अब गाउँ हाम्रो त कमानमा बस्छु त मलाई त्यस्तो उयो छैन तर अब बस्ती एरियामा चाहिँ अब मलाई चाहिँ लाग्छ मान्छेहरू चाहिँ अब पुरा अब अवेरनेस अवेर छ मन्छेहरू चाहिँ आफ्नो आफ्नो जग्गा सम्पति भनेपछि उनीहरूको लागि त्यही ल्यान्ड नै हुन्छ सो उनीहरू चाहिँ अब अवेर नै छ अब हिल्सकोहरू चाहिँ